मेरो कलमा पानी आउँछ सधैँ नै आइबस्छ र यो पानी चाहिँ बोरवेलको पानी हो प्रायः सफा नै हुन्छ यसलाई फिल्टर गरेर खाइरहनु पर्ने हुँदैन सफा हुन्छ ठन्डा महिनामा ठन्डा गरम पानी आउँछ र गरम महिनामा ठन्डा पानी आउँछ